रिडिङको बारेमा भन्नु पर्दाखेरि चाहिँ बहिनी मैले नि पहिला पहिला चाहिँ अब हामी जब स्कुलहरू पढ्थ्यौँ कलेजहरू पढ्थ्यौँ है त्यतिखेर चाहिँ अब अहिले जस्तो इन्टरनेट प्रशस्तै थिएन होइन अन्त अब इन्टरटेन गर्नु मन लाग्दाखेरि अब मान्छेले कतिजनाले त अब मुभीहरू हेर्नु जान्थ्यो पिक्चर हलतिर पिक्चर हेर्नु जान्थ्यो तर हामीसँग चाहिँ अब त्यो पिक्चर हेर्ने प्रशस्तै पैसा पनि नहुँदाखेरि चाहिँ मैले चाहिँ अब आफूलाई इन्टरटेन गर्नुको लागि या आफूलाई मनोरञ्जन दिनुको लागि एउटा सही साधन चाहिँ मैले किताब पढ्नुलाई छानेँ होइन अनि मैले त्यतिबेला चाहिँ अब भेटेको जति प्राय किताबहरू म पढ्थेँ जस्तै अब हिन्दीको कमिक बुकहरू भयो होइन त्याँदेखि नेपालीको मसिनो उपन्यासहरू प्रकाश कोविदको उपन्यासहरू धेरै पढियो स्कुलहरू पढ्दाखेरि त्यहाँदेखि अलिकति पछाडि कलेज आएपछि आफ्नै सिलेबसको किताबहरू मनपर्नु थाल्यो होइन पढ्थेँ अनि मलाई किताबहरूमा चाहिँ एकदमै पढ्नु मलाई मज्जा लाग्ने चाहिँ मलाई चाहिँ कथाहरू नै हो कथा भन्दा पनि अब उपन्यासहरू जुन चाहिँ चाहिँ लामो लामो कथाहरू हुन्छ होइन छोटो कथाहरू मलाई पढ्नु मन लाग्दैन अन्त लामो लामो कथाहरू मनपर्छ र अब दुःखान्त कथाहरू पनि मलाई त्यति मनपर्दैन मलाई चाहिँ अब सुखान्त कथाहरू मनपर्छ जुन चाहिँ अब उपन्यासहरूतिर पात्र पात्राहरू मारिएको उपन्यासहरू हुन्छ कथाहरू हुन्छ त्यस्तो कथाहरू म त्यति रुचाउँदिनँ अनि मलाई कविता चाहिँ त्यति मलाई पढ्नु मन पनि लाग्दैन र आज आजकाल चाहिँ अब इन्टरनेटहरू छ होइन अहिले इन्टरनेटको जमाना हो हामी इन्टरनेट चलाउँछौँ सबैले तर पनि अब अहिले पनि मलाई चाहिँ त्यो मेरो पढ्दै गरेको आदतलाई बानी बनाएर राख्नुको लागि चाहिँ अहिले पनि म पढ्ने गर्छु अनि कामहरू सकेपछि है बेलुका ओछ्यानमा ढल्किँदाखेरि एउटा किताब लिएर दुई तिन पन्ना मात्रै भए पनि पढेर सुत्ने चाहिँ अब मैले बानी बसालेको छु अन्त त्यसरी नै म किताबहरू खोजेर पढ्छु र अब मलाई पढ्नु मनपर्ने चाहिँ अब कथाहरू नै हो उपन्यासहरू नै हो कविताहरू म त्यति पढ्दिनँ अनि अर्को मलाई गद्यहरूमा पढ्नु मनपर्ने चाहिँ समालोचना पनि हो मलाई समालोचना एकदमै मनपर्छ समालोचना पनि म पढ्छु अनि यो साहित्यको इतिहास चाहिँ मलाई एकदमै मेरो मनपर्ने सब्जेक्ट पनि हो मैले पढ्दाखेरि नै र साहित्यको इतिहास चाहिँ मलाई एकदमै मनपर्छ र सबै विधाहरू माथिको इतिहासहरू साहित्यमा विभिन्न विधाहरू छ र सबै विधाहरू माथिको इतिहासहरू चाहिँ मलाई मुखस्त राख्नु मनपर्छ र म त्यो पढ्नु चाहिँ मलाई एकदमै मनपर्छ साहित्यको इतिहासको जुन चाहिँ एउटा अब पुरानै किताब छ त्यही किताबलाई नै म अब दोहोऱ्याई तेऱ्याई पढेर चाहिँ अब त्योबाट फेरि धेरै कतिवटा कुराहरू सिक्ने गर्छु कतिवटा बिर्सेको कुराहरूलाई फेरि दोऱ्याउने कोसिस गर्छु